भाइ मैले यो खाना अर्डर गरेको थिएँ तर तपाईँले त यसमा त के टपिङ्सहरू दिनु भएन रहेछ यसमा सस अचारहरू थप्नुभएको भए राम्रो हुन्थ्यो नि स्वादिष्ठ हुन्थ्यो खाना तर तपाईँले के थप्नु भएको छैन के दिनु हुँदैन ए हुन्छ भाइ ल्याइदिनुहोस् न अनि त्यो त्यो ल्याइदिनु भएपछि त खाना पनि मिठो हुन्छ र ल्याइदिनुहोस् है म पर्खिरहेको छु ए हुन्छ भाइ धन्यवाद यसरी नै अब तपाईँले अरूलाई पनि यसरी टपिङ्सहरू दिनुपऱ्यो नि किनभने त्यसै खानेकुरा त्यसै टेबलमा राखेर त मज्जा आउँदैन स्वादिष्ठ हुँदैन स्वादिलो हुँदैन यस कारण टपिङ्सहरू जस्तै अचार भयो सस भयो होइन के हरे अब मियोनिजहरू भयो त्यस्तोहरू दिनुभयो भने चाहिँ ससहरू दिनुभयो भने चाहिँ तपाईँले हामलाई पनि खानु मज्जा आउँछ अनि देख्नुमा पनि राम्रो देख्छ होइन भाइ र यसरी नै दिनुहोस् है अरूलाई पनि धन्यवाद ल भाइ तपाईँलाई